मेरो क्षेत्रमा युवायुवतीहरूले रोजगारको निम्ति धेरै अवसरहरू प्राप्त गर्न सकिरहेका छैनन् जस्तै सरकारी रोजगार मात्र नभएर हाम्रो ग्रामीण क्षेत्रमा नि धेरै रोजगारहरू युवाहरूले पाउन सक्नेथिए जस्तै मछी पालन कुखरा पालन यस्ता धेरै धेरै कुराहरू छन् जुन चाहिँ कुराहरूले हाम्रा युवाहरूलाई सहायता गर्छन् तर ती रोजगार दिने अवसरहरू सरकारकोतर्फबाट कुनै पनि यहाँनेर हाम्रो एरियामा ल्याएर तालिमहरू दिइ दिनसकेका छैनन् त्यस्ता अवसरहरू अवसरहरू प्राप्त दिन सकेका छैनन् जस्तै यहाँनिर पानीको पानीको कमी छ पानी यहाँ प्रशस्त भएदेखि माछा पालन गरेर पनि अहिलेका युवाहरूले आफ्नो रोज रोजीरोटी चलाउने थिए र त्यस्ता जग्गाहरू भएदेखि अहिलेका युवाहरूले कुखुरा पालन गरेर पनि धेरै कामहरू गर्ने थिए यस्ता धेरै कुराहरू छन् जुन चाहिँ कुराहरूदेखि हाम्रा युवाहरू अलिक परै रहेका छन्